ए बिनोद भाइ हेर्न अस्ति म बजार गएको थिएँ कि बजार गएर घुम्दै थिएँ अन्त त्यो फर्निचरको दोकानमा गएँ कि अन्त एउटा बेड मन पऱ्यो साह्रै दामी खालको बेड रहेछ अन्त त्यो लिएर आएँ घरमा एकदमै सजिलो रहेछ त्यहाँ माथि सडकदेखि यहाँ ल्याउनु पनि सजिलो हलका राम्रो त्यो काठ पनि एकदमै राम्रो बाहिरबाट मगाएको रहेछ त्यो राम्रो खालको काठ रहेछ त्यसको बनावटी त्यसको कन्सट्रक्सन पनि राम्रो रहेछ एकदमै सानो जग्गामा ठिक्क आँट्ने राम्रो खालको हो सबैलाई मन पराए साथीहरूले एउटा साथीले त यो मलाई बेच्न हौ तँलाई जति जति खर्च भएको छ त्यो म दिन्छु भनेर भनेको थियो तर मैले दिइनँ बरु म तँलाई त्यो दोकान देखाइदिन्छु मैले जहाँबाट किनेर ल्याएको छु त्यो दोकान देखाइदिन्छु तर यो चाहिँ दिँदिन मैले ल्याएर सेट गरिसकेको छ फेरि त्यसमा एक्सट्रा मेट्रेस पनि पाउँदो रहेछ एउटा बेडसिट पनि पाउँदो रहेछ दुईवटा पिलो पनि पाउँदो रहेछ त्यो चाहिँ अफर दिएको अरे त्यो अलिकति पहिला पहिला आएको प्रडक्टहरू बेचाउँनुको लागि उसले अब त्यो एक्टिङ गरेको होला नि त अब र बडो खुसी लाग्यो मलाई त नि अन्त लिएर आएँ सबैले मन परायो घरको जानहरूले पनि सबैले मन परायो राम्रो